विशेष गरी हामी चाहिँ खानामा दिउँसो भात खान्छु दाल खान्छु र राति चाहिँ हामी रोटी प्रयोग गर्छौँ र त्यहाँ चिह ठन्डाको कारणले गर्दाखेरि हामीलाई धेरै कुरा गरम चिजहरू खाने ऊ यो हुन्छ माछा मासु खान्छु र फल फुलहरू खान्छु र त्यसले गर्दा चाहिँ हामीलाई धेरै लाभदायक छ फल फुल र सलादहरूमा त्यसले गर्दा चाहिँ हामीहरू यस्तो खानछौँ हामीहरू चाहिँ मर मसालाहरू प्रायः प्रयोग गरिदिऊँ न जस्तै जिरा धनियाहरू नरिवल गरम मसालाहरू चाहिँ हामी प्रयोग गर्दैनौँ यो ठन्डाको मौसममा चाहिँ हामीलाई सादा खाना नै धेरै रुचि हुन्छ